मैले आजभन्दाखेरि चार पाँच दिन अगाडि एउटा पेन्ट किनेको थिएँ है हाम्रो यहाँ बजारमा गएर कालिम्पोङ बजारमा गएर पेन्ट किनेको थिएँ एउटा एकदमै मन परेको थियो मलाई त्यो जब गएर हेर्दाखेरि अब त्यो यसो मैले नापेँ पनि है यसको साइजहरू पनि सबै मिल्यो र एकदमै मन परेर लिएको थिएँ त्यो पेन्ट चाहिँ के भयो भन्दाखेरि चाहिँ घरमा ल्याएर मैले लगाएँ पनि एक दुईपल्ट लगाएँ एक दुईपल्ट लगाएपछि र धुँदाखेरि एकदमै त्यसको चाहिँ मलाई के मन परेन भन्दाखेरि चाहिँ एकदमै कलर जाने एकदमै बेसी कलर जाने र त्यसको अलिकति साइजहरू पनि अलिकति कस्तो खोलिएको टाइपको जस्तो भयो है र अलिकति त्यो खै कस्तो क्वालिटीको हो त्यो अब मलाई पहिला हेर्दा त मन परेको थियो तर बादमा आएर त्यो अलिकति क्वालिटीहरू रङ जाने अलिक खै धुँदाखेरि अलिकति स्क्र्याच भएको थियो त्यतिकै फाटिगयो तर त्यो पेन्टमा चाहिँ म एकदमै सेटिस् छुइनँ